म चाहिँ बुद्धिस्ट हो होइन हामले चाहिँ लामै चलाउँछ हामीले चाहिँ बाहुनहरू चलाउँदैन होइन लामाको विधि अनुसार नै हामीले चाहिँ अब पाठ पूजाहरू गर्छ होइन अब हाम्रो दोमाङ हुन्छ त्यो पढाउँछ होइन लामाले अन्त छो पढ्छ किताब उनीहरूको पढ्ने हुन्छ होइन पढ्छ त्यस्तो अब त्यही अनुसार नै गर्छ हामीले होइन लामाहरूले अब जस्तो भन्छ होइन